हेलो नानी ए तिमी त स्कुल आएको छैनौ त अहिले त ए के भएको बिमार चाहिँ अन्त त तिमी त धेरै दिन एब्सेन्ट भयौ त अन्त ए होइन हो अन्त यसरी अब कि त अब भटाभट ट्रिटमेन्ट गरेर जाति भएर स्कुल आउनु कि त अब साथीहरूसँग कन्सल्ट गरेर पढ्दै गर्नु घरमा तिम्रो त अन्त एटेन्डेन्सहरू पनि कम्ती रहेछ नि त कि त्यसरी तिम्रो अन्त फाइनल एक्जाम त तिमीलाई त अन्त एटेन्डेन्स पुरा भएन भने त एक्जाम गर्नुदिँदैन त

अन्त पढाइ पनि तिम्रो पुरा अब उयो भइसक्यो मिस भइसक्यो हो त्यही त त्यसले गर्दा तिमी अन्त छिटछिटो जाती भएर कि त जोइन गर्नु परिहाल्यो तिम्रो एटेन्डेन्स पनि पुरा भएको छैन हो कि त अब घरै बसेर अब पढ्नु त पढाइ त राम्रो गर्नुपर्यो अब के गर्छौ तिमीले कस्तो प्रकारले गर्छु भन्ने सोचेको छौ अब योपालि अन्त एक्जाम अब